गाउँघरका मान्छेहरूले चाहिँ विशेष गरेर खेलकुदमा खेलकुदले गर्दाखेरि चाहिँ धेरै कुरोमा फाइदा हुन्छ है जस्तै प्रकारले अब मान्छेको फिजिकली भन्दा अब शारीरिक रूपले त फाइदा हुन्छै हुन्छ र त्यसले धेरै कुरोको है स्वास्थ्यमा विकृति आउनु दिँदैन जस्तै हामी मान्छे नि जहिले तहिले स्वास्थ्य नै बस् बस्ने गरिन्छ है खेलकुदले गर्दाखेरि र जुन प्रकारले अहिले गाउँघरहरूतिर अहिले जुन युवा पिँढीहरू जस्तो प्रकारले अब ड्रग्स एडिक्सनतिर अब फँसेको छ कुलततिर फँसेको छ है कतिपय नानीहरू स्टुडेन्ट्स युथहरू र खेलकुदले गर्दाखेरि जुन प्रकारले खेलकुद प्रति युवाहरूको युथहरूको आकर्षण बढ्यो भने त्यो विकृतिलाई हामीले रोकथाम पनि गर्न सक्छ र धेरै राम्रा राम्रा युवाहरू है खेल्दै गएर अझ हाम्रो नेसनल लेभल भयो इन्टर्नेसनल लेभलहरूतिर गए जाने मौका पनि पाउँछ जस्तै मान्छेलाई गाउँलाई चिनाउने आफ्नो नाम बनाउने देशलाई चिनाउने जुन चाहिँ जुन प्रकारको एउटा अप्परच्युनिटी अवसर पाउँछ है त्यसले गर्दा चाहिँ गाउँघरका जति पनि मान्छेहरूलाई खेलकुदले गर्दाखेरि चाहिँ एकदम स्वास्थ्य राख्ने र गाउँघरमा अब एक प्रकारको इन्टर लेभल खेलकुदहरूको जस्तै कार्यक्रमहरू टुर्नामेन्टहरू राख्नाले गर्दा चाहिँ गाउँघरको मान्छेले एउटा इन्टर्टेनमेन्ट पनि एउटा दिलाउन सकिन्छ समय समयमा है